अँ सुन्नुहुँदैछ तपाईँ पूजा स्टोरबाट बोल्नुभएको हो पूजा स्टोरबाट बात गर्नुभएको है ए सुन्नुहोस् न मलाई नि अब मेरो घरमा सानो पूजा हुनआँटेको छ कि अनि मेरो घरमा नाइन न नौजना फ्यामिली हामी बस्छौँ हो अनि मसँगै जोडेर चाहिँ हामीलाई चाहिँ अलिक ट्रेडिसनल उयो के पो वेस्टर्न मिक्स भएको ट्रेडिसनल लुगा चाहिएको थियो हो तपाईँकोमा कस्तो कस्तो होला

दुईवटै मिक्स गर्दा हुन्छ आमा र बाबालाई चाहिँ ट्रेडिसनल लुगा हो दौरा सुरुवाल ढाका चोली कति पर्छ होला त्यो दुईवटाको चाहिँ हजुर अनि हाम्रो लागि चाहिँ अनि दुईजना मसिनो नानीहरू छ हो नानीहरूको लागि पनि त्यही ट्रेडिसनल लुगा नै चाहिएको थियो हो अनि रेस्ट चाहिँ चारजनालाई ट्रेडिसनल भइहाल्यो अरू पाँचजनालाई त्यही उयो के पो कुर्ता सुरुवालहरू अन्त त्यो घाग्रा चोलीहरू लेहङ्गाहरू सब त पाउँछ होला नि हामी पाँचजना चाहिँ छोरी छोरी हो अनि त्यो दुईजना नानी चाहिँ छोरा र छोरी अन्त आमा र बाउ हुन्छ है कलरहरू चाहिँ कस्तो कस्तो अभाएलेबल होला कलरहरू सोपिङ सेन्टर त त्यही छ है हजुर मलाई चाहिँ नेभी ब्लुमा चाहिएको थियो हो नेभी ब्लुमा ग्रे मिक्स भएको नभए गोल्डन मिक्स भएको चाहिएको थियो अनि मेरो बैनीहरूलाई चाहिँ त्यस्तो डार्क कलर पनि होइन लाइट पनि होइन त्यो एकदम त्यही सेम कलर हुन्छ नि अलिक राम्रो डिजाइन भएको त्यस्तो त्यस्तो खोजेको नि मैले हजुर

त्यो अलिक एउटै कलर चाहिँ छैन बिचमा त्यो उयो भएको है मिक्स भएको कलर भन्नुभएको अनि त्यो नौजनाको लागि लिँदा पैसाहरू अलिक मिल्छ होला नि होइन आन्टी ए होम डेलिभरीहरू हुन्छ कि आउनुपर्छ दोकानमै ए हुन्छ म त्यसो भए भोलि आउँछु कि दोकानमा कति बजी अभाएलेबल हुन्छ दोकान कति बजी खोल्छ होला हुन्छ म बाह्र बजीतिर आउँछु नि ल हेर्नु हुन्छ हुन्छ हुन्छ आन्टी